हेलो हेलो हजुर ए हजुर हजुर हामी अब भोलि भोलिपर्सितिर आइपुग्छौँ होला त्यहाँ राखिदिनु होस् न हामी पाँचजना छौँ होला पाँचजना हुन्छौँ हजुर हाम्रो अहिले केटैकेटा मात्रै आउने यो हप्ता हो पाँचजना पहिला एकखेप आएको पहिला तर घुम्नु चाहिँ घुमेको छैन म अब कता हो के हो कसो हो काम लिएर आएको थिएँ एक टाइम हो यो पालि चाहिँ अब त्यो वेदरहरू देख्दा र क्लाइमेटहरू देख्दा त जग्गाहरू देख्दाखेरि साथीभाइलाई पनि लिएर आऊँ भनेर नि हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर ए हजुर हजुर ए हजुर हजुर हजुर हजुर हजुर हामी हजुर हामी एक हप्ताहरू जति चाहिँ बस्छौँ होला

ए ए हुन्छ हुन्छ नआत्तिनु हजुर हुन्छ हजुर हजुर सबै अल अफ् ग्रुप सबै सबै ग्रुपको लागि होला है कि पर हेड ए ह हजुर ए हजुर

हजुर हजुर हुन्छ त्यही गरिदिनु होस् न त्यसमै आउँछौँ हजुर भनिदिनु होस् न

हजुर हामी स्टुडेन्टहरू ए हजुर हजुर

हजुर हजुर कन्फर्म कन्फर्म हामी पर्सि आउँछौँ ज्यू हुन्छ हुन्छ